जस्तै अब हाम्रो यो कालिम्पोङ जग्गामा जिल्लामा होइन तपाईँको धेरै धेरै प्रकार धेरै धर्महरूको मान्छेहरू बस्नुहुन्छ बसेबास गर्छ होइन जस्तोमा अब तपाईँको हिन्दू मुस्लिम बुद्धिस्ट क्रिस्चियन अब यस्तो प्रकारको तपाईँको धर्महरू मान्नेहरू मान्छेहरू बसिन्छ होइन त्यसमध्येमा चाहिँ अब म चाहिँ तपाईँको तामाङ हो अनि तामाङले चाहिँ हामी चाहिँ एउटा बुद्धिस्ट हो होइन हामीले चाहिँ एउटा लामाहरूलाई नै चलाउँछौँ हामीहरूको हाम्रो गुरूहरू चाहिँ लामाहरू हुनुहुन्छ होइन उनीहरूले उनीहरूको उत्योमा हामी चल्ने गर्छौँ